नेपाली भाषा है नेपाली हाम्रो नेपाली भाषामा है हामीले बोल्न सजिलो सबै कुरा सजिलो हुन्छ नेपालीसँग हाम्रो यहाँनिर समाजमा है भोटे लाप्चेले भोटे लाप्चे है सबैजना लिम्बुहरू पनि सबैजना अब हाम्रो नेपाली भाषामै नेपाली नै भाषा बोलेको हुन्छ है गुम्बामा जाउँ नेपाली भाषा बोल्छ चर्चमा जाउँ नेपाली भाषा हाम्रो यहाँनिर मन्दिरमा जाउँ नेपाली है हरेक ठाउँमा हाम्रो नेपाली भाषै चल्छ हामी हामी यहाँ विभिन्न जातिको छौँ तर हामी सबै नेपाली उसमै बसेका छौँ नेपाली बोलेरै है नेपाली उसमै बसेका छौँ हामी र नेपाली नेपाली बोल्नमा हामीलाई सजिलो लाग्छ हिन्दी बोल्नुमा सजिलो लाग्छ अलिकति भए पनि है नेपाली जस्तै भएकोले गर्दा चाहिँ हामी नेपाली र हिन्दीमा हामी त्यति साह्रो उयो गर्दैनौँ